प्रशान्तजी बोल्नुभएको ए हजुर म न्युजबाट बोलेको हो कि हजुरलाई एउटा प्रश्न सोध्नु थियो हजुरहरूको ठाउँमा कस्तो कस्तो धार्मिक मान्छेहरू बस्नुहुन्छ त्यो जानकारी पाउनु थियो अलिकति हजुरले बताइदिनुहुन्छ ए हजुरहरूको त्यो हजुरले भन्नुभयो हिन्दू मुस्लिम बुद्धिस्ट है उनीहरूको जातमा केही विवादहरू हुन्छ त केही विवादहरू हुन्छ जातमा जातित्वलाई लिएर केही अब जातहरूको विषयलाई लिएर झगडाहरू गर्ने केही हुन्छ त्यस्तो अँ केही जातित्वको हिसाबले पनि तलमाथि जात छुट्ट्याउने तँ तल्लो जात तँ माथिल्लो जातको त्यस्तोहरू केही छ ए छैन है र त्यही मलाई त्यति इन्फर्मेसन लिनु थियो है हजुरले खुलस्त रूपले बताइदिनुभयो धन्यवाद हुन्छ